कालिम्पोङ जिल्लामा म मनाइने सांस्कृतिक चाड पर्वहरूमध्येमा दसैँमा ठुलो पुजा हुन्छ दुर्गा पुजा हुन्छ ती दुर्गा पुजामा सालिन्ने याँनिरी एउटा झाँकी निकाल्ने हाम्रो नेपाली लोक संस्कृतिमा झाँकी निकालिन्छ तिहारमा गाई तिहार गोरु तिहार भाइ टिका लगाएर देउसी भैलिनी खेलेर घर सिँगारेर भैलिनी खेलेर देउसी खेलेर मनाइन्छ भने होली पनि हामीले अहिले धेरै भयो अहिले धेरै सालदेखि मनाउन थालिरहेछन् होली पनि खेलिन्छ र यसै गरेर माघ महिनाको माघे सङ्क्रान्ति धुमधामसँगले सेलरोटी धेरै वन तरुलहरू तरुलहरू खनेर तरुलहरू उसिनेर खाएर वन तरुलहरू फापरको फुरौलाहरू पकाएर सेलरोटी बनाएर यसरी मनाउने चलन हाम्रो जग्गाहरूमा छ